भारतमा त अब अहिले त निकै गरमहरू चडेको छ म्याक्सिमम पनि अब रुखपातहरू निकै मासेको छ अब कतिजानाले अब दाउरा काटिदिन्छ घाँस काट काटिदिन्छ त्यो भएर अब गरम पुरा गरम पनि त्यतिकै अब जाडो पनि त्यतिकै बढेको छ हो फेक्ट्रीहरूले गर्दा अब पुरा सब्जीहरूलाई पनि सब्जी लगाउँछ खेतीपातीले सब्जीहरू पनि प्राय हुँदैन अब फ्याक्ट्रीहरू पुरा पसेको छ यो भारत देशमा अब खोला हेरौँ खोला अब बर्खामा माथि माथि रोडको छेउ छेउ आउँथ्यो अरे अब त्यो पनि अब ड्यामले गर्दा अब घरी छ्यापै हुन्छ घरी बङ्गै बढ्छ हो त्यस्तो भइरहेछ अब सब्जीहरू हुँदेन अब हाम्रो भारत देशमा कतिवटा अब गरम पानीको एउटा लिमिट छैन अहिले सबैजाना अब त्यस्तो भइरहेछ एउटा अब पानीहरू पनि अब टनलहरू खोलिदिएर पानीहरू पनि मुहानहरू सुकेर अहिले भारत देशमा एकदमै दु ख भइरहेछ